गाउँमा खेल्ने खेलहरू त फुटबल छ भलिबल छ ब्याडमिन्टन छ अनि आजकल त मोबाइल गेम्सहरू छ जस्तै बिजीएमआई भयो पब्जी बिजीएमआई मोबाइल लेजेन्स बेङबेङ रेसिङ कार्सहरूको त्यस्तोहरू छ फुटबल चाहिँ कस्तो हो भने चाहिँ दुइटा टिमको बिचमा खेलिन्छ अनि दुइटाले एकदुसराको पोस्टमा गोल हाल्नुपर्छ जसले बेसी गोल हाल्छ टाइम भित्रमा नब्बे मिनट त्यस्तोहरू हुन्छ तिनीहरूको बिचमा जसले बेसी गोल हाल्छ त्यो टिमले जित्छ अनि भलिबलमा पनि त्यस्तै हो भलिबलमा चाहिँ फुटबलमा चाहिँ एघारजना एघारजना हुन्छ कि चाहिँ हुन्छ नि अब ग्राउन्ड हेरी हेरी हुन्छ जति ठुलो ग्राउन्ड त्यत्ति अब इलेभेन साइट सिक्स साइट थ्री साइट भलिबलमा चाहिँ पाँचजना छजना हुन्छ छजना हुन्छ दुई दुईवटा दुइटा टिम हुन्छ एकदुसराको लागि खेल्छ बल चाहिँ त्यसमा चाहिँ ड्रप गर्नु हुँदैन भुइँमा एकजनाले हिर्काउँछ तिनजना तिनजनाले छोएपछि बल तिनजनाभित्रमा चाहिँ बल चाहिँ अर्को टिमपट्टि पुग्नु पर्छ त्यो बिचमा नेट हुन्छ भलिबल चाहिँ त्यसरी खेल्छ अन्त ब्याडमिन्टन चाहिँ अब वान भी वान वान भर्सेस वान नभए टू भर्सेस टू टिममा अब टू दुईजना टिम भर्सेस दुईजना टिम त्यस्तो हुन्छ त्यसमा चाहिँ ब्याट र कक हुन्छ त्यसले चाहिँ एकदुसरालाई हिर्काउनु पर्छ अन्त त्यो कक चाहिँ बिचमा नेट हुन्छ त्यो नेटमा चाहिँ छुनु हुँदैन ककले अनि भुइँमा झर्नु हुँदैन अनि जसको बेसी झर्छ जसले हिर्काउँदैन बेसी भुइँमा झर्छ अर्को ओपिनियनले जित्छ त्यसरी खेल्छ अनि मोबाइल गेम्स चाहिँ बिजीएमआईहरू त अब खोई के भन्नु सबैजना त्यही छ जो पनि खेल्नु भन्छ जोनाथोनहरू जस्तो हुनु मात्रै खोज्छ जो पनि अब खोइ तर आजकलको नानीहरू त बेसी खेल्नु पनि छोडेको छ फुटबल त खेल्छ तर अरू चाहिँ अब खेलहरू त्यस्तो खेल्दैन छुट्टीमा फोन मात्रै भन्छ बिजिएमआई अरे यस्तो यस्तो साथीहरूसँग बोलिरहेको हुन्छ यो खेल मार न मार भन्दै खोइ जेसुकै भए पनि तर ठिकै छ तर यहाँ अब केही स्पोन्सरहरू गर्नु लागि केही कम्पनीहरू चाहिँ हुनुपऱ्यो यहाँ